यो कम्पोजिट भन्ने चाहिँ मलहरू हामीलाई थाहा छैन हामी गाउँको मान्छे हो हामीलाई कम्पोजिट भनेको के हो थाहा पनि छैन अन्त फुलहरू खेतीबारी गरे भने चाहिँ त्यही मल गाईको मल हुन्छ गाईको मल गाईको मल हालेर लगाउँछौँ अन्त फुलमा खेतीमा जहीँ पनि गाईको फुलै ए गाईको मलै हुन्छ घर घरमा लिएर आउँछु घरमा छ भने ठिकै छ छैन भनेदेखि त्यही उताबाट उताबाट लिएर आउँछु बोरा बोरा त्यही मल लगाएर चाहिँ हामीले फुलहरू गाई फुलहरू रोप्छौँ मिलाएर माटी माटो मुछेर अन्त माटोमा हालेर चाहिँ मुछेर चाहिँ फुलहरू रोप्छु फुल अन्त घरमा बारीहरू बनाउँछु रायो सागहरू त्यही मल त्यही गाईको मल